सो गाइज मैले अनलाइनमा एउटा प्रडक्ट अर्डर गरेको थिएँ हेडफोन अनि मतलब त्यो चाहिँ यत्ति नराम्रो आयो कि मतलब एक दिन युज गऱ्यो मतलब त्यो खराब भयो है एकदम खराब भयो त्यो एक दिन युज गर्दा अनि त्यसको ए मतलब प्लस चार्जरहरू पनि आएको थिएन त्योसँग मतलब कसले हेडफोन्स मात्रै आएको थियो मैले कुन कलर अर्डर गरेको थियो जस्तो कि मैले ब्लु कलर अर्डर गरेको थियो त्यो ब्ल्याकमा आएको थियो सो मतलब तपाईँहरू यही नै भन्न चाहन्छु कि तपाईँहरू प्रडक्टहरू केही किन्नु छ भने अफलाइन नै किन्नु अनलाइन नकिन्नु अनलाइन राम्रो आउँदैन अनि मतलब एकदम राम्रो थिएन त्यो प्रडक्ट मतलब साउन्ड्समा पनि पुरा प्रब्लम थियो सो मतलब मैले रिटर्न गर्दा पनि मतलब त्यो मतलब रिटर्न पनि भएको थिएन त्यो प्रडक्ट सो मतलब इट् वाज त्यो एकदम नराम्रो त्यसमा एक्सपेरी मेरो एक्सपिरियन्स मतलब राम्रो थिएन त्यो अनलाइन प्रडक्टबाट अनि मतलब हेडफोन्स पनि राम्रो थिएन सो म तपाईँहरूलाई यही भन्न चाहन्छु कि केही प्रडक्ट अनलाइन गर्दा तपाईँहरू पनि अफ् अनलाइन नगर्नु तपाईँहरू अफलाइन नै किन्नुहोस् त्यही नै त्यही नै बेटर हुन्छ सबको लागि अनि राम्रो थिएन प्रडक्ट साउन्ड क्वालिटी पनि राम्रो थिएन प्रडक्टको केही राम्रो मतलब केही राम्रो थिएन त्यो हेडफोन्स पनि मतलब राम्रो थिएन मतलब वान एक दिन युज गर्दा मतलब त्यसको साउन्ड साउन्डमा प्रब्लम आउनथालेको थियो सो मतलब आई रि मैले त्यो रिटर्न गरिदियो अनि तपाईँहरू तपाईँहरू पनि बेसी मतलब अनलाइन प्रडक्ट भन्दा अफलाइन नै किन्नुहोस् त्यो राम्रो हुन्छ तपाईँ तपाईँहरूको लागि अनि त्यही भन्न चाहन्छु कि अफलाइन नै किन्नुहोस् अनलाइनभन्दा अफलाइन राम्रो हुन्छ तपाईँहरू पनि अफलाइन किन्नुहोस्